ए तपाईँको यो नम्बर प्लेट डब्लू बी सिक्स फोर सेभेन बी थ्री जिरो भएको तपाईँको हो यो मोटर स्ट्यान्डको त्यहाँनिर गाडी तपाईँले हटाउनुपर्ने भयो नन पार्किङ जग्गामा पो राख्नुभएछ त हौ गाडी त हजुर होइन होइन आफैले एकदम एकदम जाम भइरहेको छ भाइ बहिनी होइन होइन होइन हजुर होइन बहिनी सुन्नुन नि के भइरहेको भन्दाखेरि यहाँनिर एउटा गाडीले गर्दा हो लस्करै जाम हुने यस्तो अवस्था भइरहेको छ यो हटाइहाल्नुपर्छ अहिले यो हटाएन भने हामीलाई मार्छ नि त हो माथिबाट हामीलाई कराउँछ ज्यादा भयो नि हौ दस मिनट त ज्यादा भयो नि होइन होइन छिट्टो आइहाल्नुपऱ्यो यो हजुर कति टाइम लाग्छ आइ आइहाल्नु यहाँनिर त म मैले त यहाँनिर गाडी र अहिले के गरिदिनु र के हटाउनु पर्ने भयो नि त कि नन पार्किङ यहाँ साइन बोर्ड नहेरिकन हालिराखेछ आफै यस्तो गर्नु हुँदैनै अहिले टुरिस्टको जाम छ हो टुरिस्टको जामको बेलामा यस्तो गर्नु हुँदैन नि ए हुन्छ कि तर यहाँ मैल त चलन काट्दिए लै अब एमआर अब एमरजेन्सी त सबैको छ नि एमरजेन्सी त तर अब नन पार्किङ जग्गामा पार्किङ गऱ्यो भने त चालन काट्दिन्छ नि अँ त्यसा भए छिटो छिटो आउनुहोस् त्यो गाडी हटाइ हाल्नुहोस् तपाईँले उम् हुन्छ